तपाईँ फोटो उयो फोड ए फोटो फोटोग्राफर बोल्नु भएको ए मेरो यहाँ फोटो प्रिड प्रिवेडिङको लागि उयो गर्नुपर्ने थियो कति दुई तिन जस्तो छ हौ लाग्छ हजुर हो कि त्यो घर मेरो एक दिन जस्तो चाहिँ सायद घरमा पनि लाग्छ होला हो अन्त यसो बाहिर पनि यसो दिन के हरे उयो माथि डेलोतिर पनि लानुपर्ला भनेर सोचेको तपाईँको सुन्नुहोस् न तपाईँको कतिसम्म रेट हुन्छ होला है लाग्छ

हजुर हाम्रो अब तिन दिन त लाग्छ होला कि तर अलिक चाहिँ मिलाइदिनु कि अन्त कहिलेसम्म आउनुहुन्छ होला तपाईँ ए हजुर ए

हजुर कस ए कसट्युमहरू पनि अब चेन्ज हुँदै जान्छ हाम्रो हो आफ्नो आफ्नो थिमको पहिला चाहिँ उयोसको अन्त त्यही भएर त्यही आफ्नो आफ्नो थिमहरूको छ हो तिन दिन छ एउटा उयो त्यति बेलै म भन्छु नि तपाईँलाई

आउनु चाहिँ तपाईँको यता कालिम्पोङ दस माइलमा अँ कालिम्पोङ मेरो यो

पन्ध्र सोह्र सत्र अँ कति बिहान भन्नुभएको हजर यसै अलिक छिटै आयो भने चाहिँ अब तपाईँहरूलाई पनि त्यहाँ आफ्नो सेटहरू गर्नु टाइम लाग्छ मिलाउनु हो अन्त उयो गरेर आउनुहोस् न ल

अब त्यतिबेला चाहिँ हेरौँ न के हुँदो रहेछ अब अहिलेसम्म त अलिक राम्रै छ वेदर हो अब त्यतिबेलासम्म चाहिँ अब त्यही म तपाईँलाई म फोन गर्छु नि भन्छु नि बिचमा है हुन्छ धन्यवाद